मैले कम्प्युटरमा चाहिँ एडिसिए भन्ने कोर्स छ अरू पनि छ डिसिए ट्यालीहरू पनि छ तर मैले चाहिँ एडिसिए कोर्स गरेँ किनभने त्यसमा चाहिँ अब ट्याली फोटोसोप अनि त अरू पनि अब फोर्महरू फुलफिल गर्नु पर्नेहरू हुन्छ नि अब सबै भएको चाहिँ एडिसिएमा देखेँ त्यो कारणले चाहिँ मैले यो कोर्स गरेको